हजुर हजुर हो त भाइ हजुर हजुर ए होइन मैले हिजै ल्याइदिउँ भन्दै थिएँ कि के भयो भने चाहिँ म अब ग्यासहरू लोड गरेर गाडी स्टार्ट गरेर आधी बाटोसम्म आइपुगेको थिएँ त्यहाँ आउँदा आउँदा बोटोमा त्यो मेरो गाडीको उयो टायरै पम्चर भयो त अन्त फेरि अब त्यो टायर पम्चर भयो आधा बिचमै त्यहाँ फेरि त्यो बनाउने दोकानहरू पनि छैन रहेछ टायर हो पम्चर बनाउनेहरू अनि

त्यही भएर होइन ढिलो भयो त त्यही भएर आइनँ नि त्यो अब पम्चर बनाउन लाँदाओर्दा हो अब आज मैले गाडी बनाएर अब अहिले भर्खरै ल्याउँदैछु हो अब एक घन्टा जति लाग्छ मलाई अन्त एक घन्टामा म ल्याइदिन्छु नि ल होइन होोइन योपालि त म ल्याइदिन्छु आधा घन्टामा म आधा अरे एक घन्टाभित्रमा चाहिँ जसरी भए पनि ल्याइदिन्छु म त्यस्तो अभर पार्दिनँ अस्ति चाहिँ त्यस्तै भयो होइन माफी पाउँ किनभने त्यो अब गाडी त्यस्तै हो गाडी घोडा कोही बेला बाटैमा बिग्रिन्छ के हुन्छ हो त्यस्तो अन्त हजुर हो हो नि कि तर अब त्यति बेला र खोइ अब मेरो हेल्पर पनि छैन नि त अहिले हेल्पर पनि छुट्टी मागेर घर गाको छ त त्यो एक्लै भए अनि अबो त्यो पुऱ्याउन सकिनँ माफी पाउँ अबो नेक्स्ट टाइमचैँ आबो मो नेक्स्ट टाइम अबोदेखि उताचैँ मो त्यो कतै बन्दबस्त गरेर भा पनि मिलाइदिन्चु अनि